गाउँ बस्तीका मानिसका व्यवसायहरू धेरै थरिका हुन्छन् कोही चिया बगानमा काम गर्छन् कोही जङ्गलपात गर्छन् कोही खेती गर्छन् र उनीहरूलाई जङ्गलमा साँपले ठुँग्छ किराले टोक्छ भनेर आफ्नो सुरक्षाको लागि खुट्टामा गमबुट लगाउनुपर्छ हातमा पन्जा लगाउनुपर्छ र त्योभन्दा जरुरी आफू होसियार भएर हिँड्नुपर्छ साथै किरा मार्ने दबाईहरू बोकेर हिँड्नुपर्छ र आफू बस्ने घरको वरिपरि ब्लिचिङ फिनाइलहरू छरेर साँप किराहरूबाट बाँच्न सकिन्छ